हेलो ए सुन्नु न म दार्जीलिङ घुम्नु आउँ भनेको कि बाटो चाहिँ कस्तो छ होला त्यहाँको मोत अहिले नै आउँ भनि किन सोच्दैछु अहँ याद छैन त म म फर्स्ट टाइम मात्रै आएको हो कि याद भएन मलाई त्यस्तो साह्रो हजुर हजुर

यस भरिमा चाहिँ राम्रो रुट चाहिँ कुन चाहिँ छ जहाँनिर चाहिँ रोड चाहिँ राम्रो छ त्यहाँनिर के अरे अब्सट्याकल्सहरू चाहिँ नभएको हजुर ए त्यहाँतिर घुम्ने ठाउँहरू राम्रो छ होला यो बाटोतिर जाँदा राम्रो राम्रो लाइक धार्मिक प्लेसेसहरू पनि अन्त घुम्ने ठाउँहरू पनि राम्रो राम्रो भएको नानीहरूले मन पराउने पार्कहरू हुने टाइपको पनि हजुर ए अँ त्यसो भए त्यसो भए त टि टिस्टाभेल्लीकै बाटो राम्रो छ होला नि त्यहाँको बाटोमा ए त्यहाँतिर चाहिँ भ्यूहरू राम्रो हुन्छ भ्यूहरू राम्रो हुन्छ त्यहाँ पेसोक रोडको चाहिँ ए हिन्दी मुभिहरूको ए मलाई त त्यति साह्रो याद भएन तपाईँ नि तपाईँ नि एकपल्ट चुज गरिदिनुहोस् न कुन चाहिँ बाटो चाहिँ राम्रो हुन्छ होला मलाई मलाई जस्ट पुग्नु मात्रै चाहेको राम्रो चाहिँ होस् न बाटो चाहिँ हजुर त्यसो भए त पेसोक रोडै राम्रो छ होला नि आयो नि त्यति मिठो मिठो कुरा भन्नु हुँदैछ अन्त तपाईँले भन्नु हुँदैछ त राम्रो राम्रो सुटिङ पनि भएको छ भनेर त्यही भएर मलाई राम्रो लाग्यो नि त त्यो रोड चाहिँ

हजुर हजुर हुन्छ त्यसो भए हुन्छ